मेरो कुर्ता किन्दाखेरिको नकारात्मक अनुभव चाहिँ हिजो अस्ति मिन्त्राबाट कुर्ता सेट अर्डर गर्दाखेरि कटनको मँगाएको थिएँ सुतिको आएछ र त्यसको कलर पनि एकपल्ट धुँदा नै सबै गइहाल्यो साइज पनि एममा मँगाएको थिएँ तर एक्सेलमा पठाइदिएछ र त्यसको कलर पेटर्नहरू पनि जस्तो फोटोमा देखाएको थियो त्यस्तो एकदमै छैन त्यसको उल्टा एकदमै त्यसको धागोहरू पनि निस्किगएकोहरू आएको छ र यो कुर्ता सेट अर्डर गरेको चाहिँ आजसम्मको मेरो नकारत्मक अनुभव रहेको छ